हेलो हजुर माछा दोकान हो यो तल बजारको ए भाइ ए भाइ माथि म ए ए दिदी हुनुहुन्छ ए हजुर हजुर अनि सधैँ भाइ हुन्थे कि त्यही कारण मैले भाइलाई फोन गरेको थिएँ कि ए हजुर हजुर हजुर ए म माथि गुरूद्वाराको दिदी बोलेको कि हेर्नुहोस् न म भाइकोबाट सधैँ माछा किन्थेँ नि त आज चाहिँ मलाई घरमै ल्याइदिने चाहिरहेको थियो मलाई अलि दुई किलो जस्तो लोकल माछा एकदम फ्रेस चाहिरहेको थियो कि त्यसको लागि हजुर हजुर हजुर हजुर हजुर एकजना भाइलाई चाहिँ पठाइदिनु न मेरो एड्रेस सेड्रेस लेखेर हजुर ए हुन्छ हुन्छ हुन्छ हजुर होइन होइन मलाई त्यही तपाईँले नि त्यो माछा चाहिँ सिमला पिस गरिदिनु होस् हजुर हजुर होइन टाउकोसँगै पठाइदिनु होस् कि त्यो टाउकोको कानहरू पनि निकालेर पठाइदिनु होस् ल हजुर हजुर हजुर होइन होइन अहिले चाहिँ मलाई दिउँसोको खानाको लागि चाहिँ ठिकै दुई किलो लोकल माछा सिमला पिसमा हो अन्त सँगैमा चाहिँ त्यो लोहोरो भयो भने तपाईँले मलाई एक पावा जस्तो अन्डा पनि पठाइदिनु होस् हुन्छ हुन्छ हुन्छ हुन्छ ए हुन्छ हुन्छ हजुर हुन्छ बिल पठाइदिनु न फेरि म सधैँको कस्टमर हो भाइलाई थाहा छ माथि गुरूद्वाराको दिदी भनिदिनु होस् न हुन्छ हुन्छ हुन्छ